धेरै जग्गाहरू कम्पिटिसनहरू हुन्छ त्यही कुरामा पनि हामी उनीहरूलाई जान दिन्छौँ हामी उनीहरूलाई इज्जत गर्छौँ अनि विशेष हामी कालिम्पोङबाट धेरै कुरो टाढो टाढो गएर उनीहरूले नामहरू रोसन गर्न सकोस् अनि ना नामहरू उनीहरूले रोसन गरेको छ अनि विशेष चाहिँ अब कालिम्पोङबाट हेर्नुभयो भने सिलगढी कालिम्पोङबाट हेर्नु नोर्बु तामाङहरू अहिले विशेष गएको छ अनि अरूहरू थुप्रो गएको छ अनि यही कुराहरूलाई तपाईँहरूले हामीले दिन्छौँ हरेक नानीहरूलाई हामी दिन सक्छौँ अनि दिन्छौंँ